ग्रामीण जनतालाई त कानुनी सेवाको त कठिनाइहरू छदैँ छ धेरै मेन कुरो त ग्रामीण जनतालाई त कानुनको विशेष पाठ कसैले पढाउँदैन कसै एनजिओले गर्नु प्रायः त्यहाँतिर विशेष प्रकारले बुझाउँदैन कतै बुझायो भने चाहिँ टाउनको छेउछेउतिर मात्रै हुन्छ र ग्रामीणमा कुनै प्रकारको कानुनीको जुरुरत पऱ्यो त्यहाँ कुनै घटना भयो त्यसको लागि हामीलाई थाना चौकीलाई खबर दिनु वा आफ्नो त्यहाँ मान्छेलाई कसैले के गऱ्यो त्यसलाई चोटपटक पुऱ्यायो त्यसको विषयको लागि थानामा कमप्लेन गर्नु वा वकिलहरू राख्नु सबैको लागि त टाउन नै जानुपऱ्यो जसले गर्दाखेरि चाहिँ ग्रामीणको मान्छेहरू चाहिँ यो कानुनी सेवा विशेष प्रकारले पाइँदैन र टाउनकोहरू पनि ग्राममा जानुको लागी त्यो कसै बेलामा घटना भएको बेलामा मात्रै जाइन्छ वकिल र प्रहरी चौकीहरू वकिलहरू त कहाँ जान्छ नि त प्रहरी चौकीहरू चाहिँ प्रहरीहरू चाहिँ जान्छ र उनीहरूले समातेर कोही मान्छेलाई भनेर उनीहरूलाई चाहिँ ल्याएर फेरी अदालतमा पेश गर्छ र वहाँ वकिलले त्यसको गर्छ र जो ग्रामीणको मान्छेहरूलाई त्यस त्यसको चाहिँ साह्रै यस विषयमा चाहिँ साह्रै नै कठिनाइहरू छन्